नमस्कार राजु ट्रेभल एजेन्सीबाट बात गर्नुहुँदैछ हजुर मैले हिजो एनजेपी जानको निम्ति हजुरको ट्रेभल एजेन्सीबाट गाडी बुक गरेको थिएँ मैले पैसा पनि अनलाइन पे गरेको थिएँ तर हजुरको ट्रेभल एजेन्सीबाट समयमा गाडी ननिक्लेको हुनाले मैले मेरो ट्रेन एनजेपीदेखि युपीसम्म जाने ट्रेन छुटेको कारण म यस दिएको रकम फिर्ता गर्न चाहन्छु किनभने त्यहाँ मेरो गल्ती छैन हजुरहरूको ट्रेभल एजेन्सीको लापरवाहीले गर्दा मैले आफ्नो ट्रेन छुटाएको छु